मलाई एकसाथ काम गर्ने गाह्रो पर्ने व्यक्तिहरू धेरै भेटिएका छन् र म उनीहरूसँग कति दिनहरू कामहरू गरेर बिताइरहेको थिएँ र अहिले म उनीहरूसँग छोडेर म आफ्नो व्यवस्था आफै अलग्गै गरिरहेको छु